मलाई विशेष लेख्न मन लागेको कुरो चाहिँ के छ भनेर भने भारतवर्षमा जति पनि हामी भारतीयहरू छौँ हामी अहिले सौ करोड नागिसकेको छौँ एक सौ चालिस करोड सायद पुगिसकेको छौँ होला र हामीले चाहिँ देशको लागि केही सोच्नु पर्छ त्यही गर्नु पर्छ भन्ने मलाई लाग्छ यहाँ हामी भारतमा विशेष भारतीयहरू हामी गरिब छौँ भन्छौँ र अन्य देशतिर हामी पैसा कमाउनकै लागि जान्छौँ तर हामी स्वयम् चाहिँ किन गरिब छौँ भन्ने हामी आफैले चाहिँ त्यसको खण्डन गर्दैनौँ त्यो सोच्ने काम गर्दैनौँ मलाई चाहिँ हामी गरिब छौँ चाहिँ कसरी लाग्छ जस्तो कसरी गरिब छौँ र के कारणले गरिब भएको छौँ जस्तो मलाई लाग्छ भने हामी विशेष त तल्लो स्तरदेखि लिएर निक्कै माथि र ठुल अफिस अफिसमा काम गर्ने अफिसको कर्मचारीहरूसम्म नै हामी ठग छौँ विशेष मलाई त्यो लाग्छ किनभने साधारण काम गर्ने व्यक्तिहरूले पनि जुन प्रकारले एक दिनमा आठ घन्टा काम गर्नु पर्ने त्यो काम पूर्ण रूपले गरेको हुँदैन भने अफिसमा काम गर्नेहरू त प्रायः प्रायः नै देखिन्छ दस बजी आउँछ बाह्र एक बजीसम्म बस्छ त्यहाँबाट उनीहरूको छुट्टी हुन्छ जहाँ कि उनारको दस बजीदेखि चार बजीसम्म ड्युटी हो र त्यो दुई तिन घन्टा बस्छ अफिसमा त्यो दुई तिन घन्टा बस्दाखेरि पनि उनीहरू बात मारेर त्यतिकै बिताइरहेको हुन्छ समय उसको काम के हो त्यो सहीसँगले गरि गरिरहेको हुँदैन र भारतमा चाहिँ मलाई यो सिस्टमलाई अलिक सुधार्यो भने हामी त्यसै पनि धनी हुन्छौँ हामी त्यसै पनि सम्पन्न हुन्छौँ जस्तो मलाई लाग्छ जहाँ कि अन्य देशहरूमा आठ घन्टा ड्युटी गर्नु पर्नेमा आठ घन्टा प्रोपरली उनीहरूले खटेर काम गरेको हुन्छ त्यसले गर्दा उनीहरूको तलब धेरै छ उनीहरूको पैसा धेरै पाउँछ र हाम्रोमा चाहिँ आठ घन्टा ड्युटी गर्नु पर्नेमा तिन चार घन्टा ड्युटी गर्छ त्यो तिन चार घन्टा पनि सहीसँगले गर्दिँदैन र हामीले पैसा कहाँबाट बेसी पाउँछौँ मलाई चाहिँ जहाँसम्म लेख्नु मन लागेको कुरा यो छ कि हामीले काम सहीसँगले गर्नुपर्छ एउटा लेबरदेखि लिएर अफिसरसम्म यदि सहीसँगले काम गरिदियो भने चाहिँ हाम्रो भारत देश त्यसै पनि प्रगति गरे गरेर जान्छ उन्नति गरेर जान जान्छ र हाम्रो सम्पूर्ण भारतीयहरू हामी सम्पन्न हुन्छौँ जस्तो मलाई लाग्छ